हेलो भन्नुहोस् अँ भन्नुहोस् न छ राम्रो राम्रो छ थुङ्गे फुलहरू छ गदावरीहरू छ

हजुर हजुर सयपत्रीहरू त फुल्छ नि अलिक ठुलै बिरुवा ल्याउनु भयो भने त गदावरीहरू पनि फुल्छ छ छ छ आउनुहोस् न दिन्छु नि तपाईँले आएर हेर्नुहोस् न अँ सयपत्रीहरू दस रुपियाँ गदावरीहरू दस रुपियाँ प्लान्टहरू चाहिँ अलिक बेसी नै छ यताको लोकल पनि छ उताको पनि छ सिलगढीको पनि

हजुर होइन नि राम्रो खालके छ नि थुङ्गे फुल राम्रो खालके त अलिक महँगै हुन्छ नि बहिनी हुन्छ हुन्छ आउनुहोस् न तपाईँ

गदावरीहरू पनि छ आएर तपाईँ एकपल्ट हेरेर छानेर लानुहोस् न

हजुर हजुर गदावरी सयपत्री थुङ्गे फुल छ राम्रो राम्रो फुल छ त्यो के भन्छ गुजुमुझे फुलहरू पनि छ

तपाईँ आएर हेर्नुहोस् न हजुर अँ आउनुहोस् न हुन्छ हुन्छ हुन्छ आउनुहोस् न तपाईँ मिलिहाल्छ नि

माटो मलहरू त छैन त बहिनी यहाँ अब त्यो त माटोहरू त अब कति के भन्छ पत्करको मलतिर पनि रोप्छ कत्ति गाईको मलतिर पनि रोप्छ मान्छेले हुन्छ हुन्छ हुन्छ बहिनी हुन्छ आउनुहोस् न